गरिब दु खीलाई खाना दिनु या खाना खुवाउनु उनीहरूलाई लुगा फाटा गराइदिनु उनीहरूको समस्यालाई हल गरिदिनु उनीहरूलाई उनीहरूको कुनै रोग छ उनीहरूको इलाज गराइदिनु यो सब कुरा मैले गर्नु पायो भने या गर्दैछु त्यही कुराले मलाई खुसी बनाउँछ